ए हजुर भन्नु न को बोल्नु भएको होला ए हजुर हजुर भन्नु होस् न हजुर हजुर यो दसैँको उसको लागि हामीले यो फेस्टिभल राखेका छौँ कि हजुर ए होइन होइन तपाईँको नानीलाई हजुर हजुर तपाईँको नानीले एकदमै राम्रो छ के भन्छ डान्समा पनि राम्रो छ गीत गाउनुमा पनि धेरै राम्रो छ के नि अनि मैले उसको नाम अलरेडी हालिदिइसकेको छु पहिला नि मैले उसको नाम हालिदिइसकेको छु अनि अब के भन्नु थियो त मैले नि मैले नि कल गरौँ भनेको थिएँ अब तपाईँले कल गर्नु भएछ अनि अब खुसी लाग्यो त्यसको लागि अब तपाईँ हजुर हजुर मैले चाहिँ उसको डान्समा राखिदिएको छु झ्याउरे डान्स छ नि हजुर मैले झ्याउरे डान्समा हालिदिएको छु डान्स पनि एकदमै राम्रो गर्छ र मैले अब यसपालि चाहिँ उसलाई चाहिँ अब डान्समा हालिदिऊँ भनेर डान्समा हालिदिएको छु हजुर हजुर सुन्नु हुँदैछ हजुर हजुर क्सट्युममा चाहिँ तपाईँको अब अर्नामेन्ट्सहरू अब हाम्रोमा भएको जति चाहिँ हामी तपाईँलाई प्रोभाइड गर्छौँ अनि अब जुन चाहिँ सामान चाहिँ अब हामीले प्रोभाइड गर्नु सक्दैनौँ त्यो तपाईँले अब अल्कति हेल्प गर्नु पर्छ त्यसमा अब तपाईँले पनि सहयोग गर्न पर्छ अलिकति किन्नु पर्छ हामी अर्नामेन्ट्सहरू चाहिँ हामीबाट दिनु सक्छौँ अनि तपाईँको लुगाफाटाहरू चाहिँ अब तपाईँले नै अब अलिकति म्यानेज गर्नु पर्छ हामी हजुर हामी टाइम हजुर हजुर हामी टाइम भन्छौँ नि कहिले भन्छौँ हामी त्यो टाइममा तपाईँले अब ठिकसँगले चाहिँ अब त्यो कुन चाहिँ कलरको लुगाहरू भन्नु पर्ने हो किनकि अब ग्रुप डान्स हो अब सबैजनासँग पनि मिल्नु पर्ने हो अनि हामी कलरहरू भन्छौँ कस्तो खाले किन्नु पर्ने हो हामी तपाईँलाई इन्फर्म गर्छौँ त्यसको विषयमा तपाईँहरू आउनु पर्छ नि हो आफ्नो नानीहरूको अब के भन्छ डान्सहरू पर्फोरमेन्सहरू कस्तो गर्दैछ तपाईँलाई थाहा हुन्छ तपाईँ आउनु तपाईँहरू आउनु चाहिँ कम्पलसरी हो तपाईँहरू आउनै पर्ने हो यहाँ चाहिँ ए हजुर हजुर हजुर हजुर हजुर तपाईँ नानी नाच्दैछ अब बाउ आमा पनि मजाले नाचौँ भने रमाइलो हुन्छ हजुर हजुर हजुर हजुर हामी सबै तपाईँहरूलाई त्यसको लागि हामी हजुर बताइदिन्छौँ हामी हजुर ए हवस् हवस् हवस् हुन्छ